अब मैले अहिले हालैमा किनेको सामानहरूमा मलाई त्यति मन नपरेको चाहिँ फेरि प्यान्ट हो मैले यो प्यान्ट चाहिँ अनलाइन मिसोबाट मगाएको थिएँ होइन तर यो प्यान्टको चाहिँ क्वालिटी त्यस्तो राम्रो छैन रहेछ फेरि यो कपडा त्यस्तो नतन्किने खाल्को भएकोले गर्दाखेरि चाहिँ लगाउँदा कोही बेला काहीँ जाँदा हिँड्दाओर्दा पनि साह्रै अनकमफर्ट अनकमफर्टेबल हुन्छ होइन फेरि मलाई यो प्यान्ट अलिक छोटो पनि भयो हौ